मानिसहरू अब अहिले पनि अब आफ्नै मूलसँग जोडिन चाहन्छ है किनभने पहिला अब उहिले आफ्नो बाउ आमा बाजे बोजूले गरेको कतिवटा अब हाम्रो संस्कृति सभ्यताहरू त्यसलाई छोड्नु चाहँदैन है आज पनि अब मलाई अब त्यो दिनहरू याद आउँछ जब चाहिँ अब हामी सानो नानीहरूमा अब दुर्गा पूजाको बेलामा नौ कन्या बोलाएर हामीलाई लानु हुन्थ्यो है त्यहाँदेखि हामीलाई टीका लगाइदिएर हाम्रो पूजा गर्थ्यो है अन्त अहिले पनि म पनि चाहन्छु मेरो छोरी अब बढेर गएको छ मा मेरो छोरीलाई पनि त्यसरी नै हामीलाई जसरी अब पूजामा बोलाएर हाम्रो पूजा गर्थ्यो हामीलाई प्रसादी दिएर हामीलाई अन्य कुरो चुन्नीहरू ओढाएर रुमालहरू दिएर हाम्रो पूजा हुन्थ्यो त्यो दिन त्यसरी नै मेरो छोरीलाई पनि अहिले बोलावोस् अब दुर्गा ऊ यसको बेलामा दुर्गा पूजाको बेलामा होममा बोलावोस् अन्त त्यति बेला हामीले फुलपाती यात्राहरू पनि गर्थ्यौँ आज पनि मलाई अब पुरा याद आउँछ त्यो दिनहरू र आजले पनि म फुलपाती यात्राहरूमा सधैँ अब हर साल म भाग लिने गरेको छु मलाई एकदमै राम्रो लाग्छ फुलपाती यात्राहरू घुम्नु जानु फुलपाती यात्रामा भाग लिनु